यदि कोही पनि खेलकुद विषय लिएर इच्छुक छन् भने उहाँहरूले आफ्ना पाठशालाका खेलकुद विषयका शिक्षकलाई शिक्षकद्वारा त्यस विषयमा जानकारी प्राप्त गर्न सक्छन् जति जति खेलकुद विषय खेलकुदमा खेलाडीहरूले स्तर प्राप्त गर्दै जान्छ त्यसरी नै सरकारले उनीहरूको निम्ति ट्रेनिङ एकाडेमीको उपलब्धि गराइरहेको हुन्छ त्यस ट्रेनिङ एकाडेमीमा प्रत्येक खेलकुद विषय लिएर हरेक क्षेत्रमा एक एकजना शिक्षक वा प्रशिक्षण राखिदिएका हुन्छन् उनीहरूद्वारा खेलाडीहरूलाई तालिम अनि प्र प्रशिक्षण दिने सुविधा उपलब्ध गराउने गराउ सुप सुविधा उपलब उपलब्ध गराइन्छ जसअनुसार उनीहरूले तालिम प्राप्त गरी आफ्ना खेललाई अझै सम्भव अझै राम्रो अझै उत्कृष्ट उत्कृष्ट हिसाबले प्रदर्शन गर्न सक्छन् त्यसरी नै प्रत्येक खेलाडीहरूको निम्ति राष्ट्रस्तरमा अझै ठुलो ट्रेनिङका एकाडेमीहरूको उपलब्धि गराइन्छ जसद्वारा खेलाडीहरूले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रदर्शनहरू देखाउन सक्छन्